ए हजुर ए हजुर ए सन्दकपू के गाडीमा जानुहुन्छ कि ट्रेकिङ गर्दै जानुहुन्छ तपाईँ ए ट्रेकिङमा त्यसो भए तपाईँ माने भन्ज्याङदेखि बिहानै निस्किनुहोस् कि अनि माने भन्ज्याङबाट बिहानै निस्किएर कति नौ दस किलोमिटर छ होला त्यति चाहिँ हिँडेर एउटा उयो मेघमा भन्ने ठाउँ पुग्छ हो त्यो मेघमामा चाहिँ अलिकति होल्ड गर्नुहोस् त्यहाँ अब होल्डिङ त्यो क्याम्प टाइपकै छ त्यहाँबाट फेरि तपाईँ मिन्स त्यो बाटैबाटो छोडेर चाहिँ एउटा उकालो जाने ठाउँ छ कि टोङगुल भन्ने ठाउँ पुग्छ त्यो चाहिँ दुई किलोमिटर मात्रै हो यता लङ्गकट जानु हो भने चाहिँ लामो पर्छ तपाईँलाई त्यो टुम्लिङहरू भएर हो तपाईँ चाहिँ यहाँ टोङगुल भएर जानुहोस् कि अलिक छिटो हुन्छ त्यो अब उकालो गएर चाहिँ राइटपट्टि भेट्नुहुन्छ होला तपाईँले त्यहीँ मान्छेहरूलाई सोध्दा पनि भन्छ के सन्दकफू मात्रै जानुहुन्छ कि अझै ओह्रालो पनि झर्नुहुन्छ उताबाट हजुर त्यही सन्दकफूबाट चाहिँ फालुटहरू गोर्खेहरू भएर पनि आउँदा हुन्छ तपाईँ हजुर डल्लै घुम्दा अब व्यवस्थाहरू त हजुर हुन्छ कि तर माथिबाट चाहिँ अलिक भेट्न साह्रो पर्छ कि तपाईँलाई सन्दकफू नै पुग्ने गरी चाहिँ एउटा गाडी हुन्छ यहीँदेखि बुक गरेर त्यस्तो चाहिँ सजिलो पर्छ बिचमा चाहिँ अलिक साह्रै पर्छ तपाईँलाई हजुर नभए पनि हजुर त्यहाँ एउटा माउन्ट भ्यु भन्ने होटल छ त्यहाँ चाहिँ राम्रो छ खानापिनाहरू हो अनि यता मुनि चाहिँ एउटा गभर्मेन्टकै टाइपको लोकल उयो छ होटलहरू त्यहाँ चाहिँ त्यति अब उयो छैन तपाईँ माथि नै खानुभयो भने राम्रो हुन्छ होला तपाईँलाई हजुर खानाहरू चाहिँ नेपाली थालीहरू मिठोहरू पाउँछ भेजमा भयो तपाईँलाई चिकनहरू भयो राम्रो छ अनि त्यहाँमाथि चाहिँ नेटवर्क पनि अलिक राम्रो छ यता मुनि तलतिरहरूभन्दा उकालोमा अनि भ्यु पोइन्टहरू पनि छ सन्दकफूमा हजुर त्यति हजुर टाढो चाहिँ टाढो नै छ अलिक साह्रै पर्छ तर पनि अब बोलिराख्दा साथीभाइहरूसँग जानुभयो भने चाहिँ मजै आउँछ तपाईँलाई अनि त्यही हजुर अनि त्यही ज्याकेटहरू चाहिँ बोकिराख्नु होला जाडो चाहिँ जाडो हुन्छ सन्दकफूमा हावाले गर्दा हजुर त्यो हावा पानीहरू कहिलेकाहीँ छिट्याइरहेको हुन्छ कि सिमसिममा त्यसले गर्दाखेरि जाडो हुन्छ हजुर त्यही हजुर त्यही हजुर त्यही यहाँ लोकल गाइडहरू पनि हुन्छ नि म भनिदिन्छु नि नभए हाम्रो एकजना भाइलाई हाम्रै चिनाजानी हो कि ऊ लोकल गाइडलाई लगिँदा पनि हुन्छ तपाईँलाई सजिलो पनि हुन्छ सर्टकट पनि पर्छ हजुर हजुर हुन्छ नि हुन्छ हुन्छ केही भयो भने कल गर्नुहोस् नि हजुर हुन्छ